भारतको महत्त्वपूर्ण स्थल चाहिँ त्रिवेणी त्रिवेणीमा चाहिँ त्रिवेणी चाहिँ अहिले चाहिँ टेन्टहरू छ त्रिवेणीमा चाहिँ है त्रिवेणीमा चाहिँ धेरै मान्छेहरू आएर राम्रो नराम्रो मान्छेहरू सबैजना आउँछ होइन टेन्ट बस्छ अब नाइटमा चाहिँ धेरै राम्रो उयोहरू हुन्छ त्यहाँनिर चाहिँ अस्ति जो अस्ति भर्खरै है एउटा केटीलाई मारेर पनि त्यहाँ फाल्यो है राम्रो नराम्रो सबैजना हुन्छ त्यो त्रिवेणीमा चाहिँ पहिला चाहिँ त्रिवेणी चाहिँ त्यस्तो थिएन पहिला चाहिँ त्रिवेणीमा चाहिँ है पूजाहरू गर्थ्यो चाडबाडमा अहिले चाहिँ त्रिवेणी एकदम चेन्ज भएर चाहिँ त्रिवेणीमा चाहिँ अहिले राम्रो नराम्रो सबै हुन्छ अब टेन्टहरू बनाएर मान्छे बस्नु आउँछ कता कताको अनि सेकेन्ड स्थल चाहिँ कालिम्पोङ दूर्पिन डाँडा त्यहाँनिर चाहिँ दूर्पिनबाट चाहिँ सबै जग्गा देख्छ दूर्पिनमा चाहिँ राम्रो राम्रो फुलबारीहरू छ अन्त थर्ड स्थल चाहिँ दार्जिलिङको टाइगर हिल टाइगर हिलमा चाहिँ टाइगर हिल चाहिँ बिहानै बिहान तिन साँडे तिनभित्रमा पुग्यो भने घाम अस्ताको झुल्केको सबै देखिन्छ एकदमै राम्रो दृश्यहरू देखिन्छ त्यहाँनिर चाहिँ टाइगर हिलबाट चाहिँ एकदमै राम्रो दृश्यहरू देखिन्छ घामको सबै